मैले कि आलुपराठा बनाउनु लागि कि साथी से सोध्यो कि के के हाल्नुपर्छ कसरी बनाउनुपर्छ अन्त साथीले सोध्यो कि अन्त भन्यो कि पहिला आलु उसिन्नु आलु उसिनेर अन्त पुरो गिलो पार्नु गिलो पारेर अन्त मे अथी धनियाँ पत्ता हाल्नु प्याज हाल्नु अन्त हालेर अन्त नुनसुन हालेर हल्दीवल्दी हालेर मजाले भुट्नु भुटेर अन्त आँटा सान्नु आँटा आँटा सानेर अन्त मे भरेर अन्त बनाउनु कि अन्त मैले बनाएँ कि फर्स्ट टाइम मैले आलुपराठा बनाएँ कि अन्त सबैजना आयो खानु कि अन्त पुरा मिठो लाग्यो हो अन्त फेरि म यस्तो बनाउँछु